भारतको राष्ट्रिय खेल हकी हो तर यहाँ हकी मात्र नखेलिएर क्रिकेट फुटबल चेस ब्याडमिन्टन टेनिस जस्ता विभिन्न खेलहरू खेलिने गर्छ गर्छन् जस्तै कुस्ती इत्यादि खेलहरू खेलिने गर्छन् प्रत्येक खेलहरूका आफ्ना आफ्ना नियम कानुनहरू हुन्छन् प्रत्येक खेलमा एउटा उमेरको पाबन्दी राखिएको हुन्छ धेरै खेलहरू यस्ता पनि हुन्छन् जसमा उमेरको पाबन्दी राखिएको हुँदैन समयको साथ आफ्नो शरीरले लिन सकेसम्म मात्र त्यो खेलहरू खेलिने गरिन्छ अनि समयको साथ मान्छेहरूले त्यसबाट रिटायरमेन्ट लिने गर्छन् अनि त्यसरी नै भारतमा खेलिने ह विभिन्न खेलहरूमा जस्तै कि फुटबलमा ग्यारह बाह्र बाह्र जाना खेलाडीहरू राखिन्छन् जसमा प्रत्येक ग्राउन्डको माप माप अनुसार खेलाडीहरू खेल्ने गर्छन् कति ख्य कति ख्य हाम्रा स्थानीय क्षेत्रहरूमा जस्तै कि ग्र खेला मैदानको मापको अनुसारले खेलाडीहरू खेल्ने गर्छन् जस्तै कति ग्र कति खेला मैदानमा छ जानाको मात्र खेल हुन्छ भने कति खेला मैदानमा एघार जानाको पनि खेल हुन्छ जस त्यसरी नै राष्ट्रिय राष्ट्रिय द राष्ट्रिय स्तरमा एघार जाना खेलाडी खेलाडीहरूको खेल खेलिन्छन् खेलाडीहरू खेला मैदानमा उत्रिन्छन् भने क्रिकेटमा पनि एघार जाना खेलाडीहरू खेला मैदानमा जान्छन् प्रत्येक विरोधा दलहरू एघार एघार जाना खेला मैदानमा उत्रिन्छन् यसरी नै खेलालाई खेललाई प्रेत्साहन दिन राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा धेरै प्रतियोगिताहरू गरिन्छ जस्तै कि ओलम्पिक अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट खेल अन्तर्राष्ट्रिय फुटबल धेरै अन्तर्राष्ट्रिय लेभेलमा खेलहरू राखिन्छन् जस्तै जस्तै कि एसिया एसिया कप इत्यादि